मान्छेहरूले यहाँ कुकिङको पेसा अपनाउनु चाहिँ चाहन्छ तर यहाँनेरि छेउछाउमा त्यस्तोहरू केही केही त्यस्तो ऊ यो के रे कोर्सहरू गर्ने कुकिङ स्कुलहरू नभएकोले यहाँको मान्छेहरूले सिक्नुसकेको छैन र यहाँनेरि त्यस्तो अहिलेसम्मन् सुनेको पनि छुइनँ यहाँनेरि कुकिङको यस्तो सिकाउने स्कुल्सहरू छ भनेर